हामी अब के रे वरिपरि घरवरिपरि फुलफालहरू रोप्छौँ फुलहरू रोप्छौँ अनि के रे सुपारीको गाछहरू रोप्छौँ त्यो सुपारीको गाछहरू अहिले हिउँदमा त पानीले पानी कम भएर सुक्छ अनि किरा लाग्छ फुलफालहरू जम्मै सुकेर के रे किरा लागेर हुन्छ त्यो फु फुलहरूलाई पानीहरू लाउनुपर्छ किराहरू मार्नुपर्छ अनि त्यो मलहरू लाउनुपर्छ सधैँभरि ऊ यो पानी पाइँदैन अब बेला बेलामा पानीहरू लगाएर वरिपरि सागसब्जीहरू लगाएर ऊ यो बँचाउनुपर्छ पानीहरू लाएर अनि के रे त्यसलाई स्याहार सुसार गरेर सबै कुरो लाउनु त हामी लाउँछौँ मकैहरू अलिकति लाउँछौँ अनि सागहरू रोप्छौँ अनि के रे खोर्सानीहरू रोप्छौँ त्यसलाई पनि सधैँ पानीहरू लाउनुपर्छ नि फुलहरू मा पनि पानीहरू लाउनुपर्छ त्यति पानीहरू लाएन भने मरेर जान्छ त्यसलाई पुरा स्याहार्नुपर्छ अनि फुल्छ फुलहरू फुलेपछि सबै उसको ऊ यो फुलिसकेपछि झरेर जान्छ त्यसलाई सबै के रे सपस्टपहरू गर्नुपऱ्यो अनि राम्रैसँगले स्याहार सुसार गरेर राख्नुपर्छ